मौसमको लागि चाहिँ अब यस्तो हुन्छ तपाईँको जस्तै मौसममा हामीले सतर्कता अप्नाउनु पर्ने जस्तै अब बर्खाको सिजन भयो बारिस बारिसको त्यो बर्खाको सिजनमा चाहिँ के गर्नु पर्छ भने तपाईँको सेड घर बनाउनु पर्यो सेड घरमा तपाईँको प्लान्टेसन गर्नु पर्यो प्लान्टेसन गर्नुको लागि फर्स्ट सुरु सुरुवातमा तपाईँको बारी ख खोदाइ गर्नु पर्यो खन्नु पर्यो अनि खने पछि चाहिँ तपाईँको त्यहाँनिर कति प्रकारको कमिलाको दबाईहरू प्रयोग गर्नु पर्छ प्रयोग गरेको मार्फत तपाईँको बादमा बिउ बिजन लगाएर त्यसलाई लगाउने काम गर्नु पर्छ बिउ बिजन चाहिँ अनि बिउ बिजन लगाएर तपाईँको हल्का मात्रामा सिँचाइ दिनु पर्छ भिजाउनु पर्यो भिजाइसकेको बादमा तपाईँको त्यसलाई माथिबाट प्लास्टिकले ढाक्ने वरिपरि तपाईँको प्लास्टिकको राम्रो प्रोटेक्सन गरेर बार लगाउनु पर्यो तपाईँको यसरी बार लगाउनाले गर्दाखेरि चाहिँ तपाईँको बाहिरबाट कति कुरो फङ्गसहरू नलाग्ने अलिकिति जोगाउनु सक्ने सम्भावना हुन्छ अनि तपाईँको जुन उम्रेर छ दिन पाँच दिन हुँदाखेरि तपाईँको जसरी उम्रिन्छ तपाईँको दुइवटा पत्ता फैलेर जान्छ यो जस्तै टोमेटोको भनौँ फैलेर गए पछि तपाईँको अब त्यो दुई पात हुँदाखेरि चाहिँ तपाईँको स्प्रे दिनु सक्नु पर्यो स्प्रेमा चाहिँ तपाईँको के दिनु पर्छ भन्दा विशेष गरेर फङ्गस फङ्गी फङ्गिसाइडको अलिकति बेसी लाग्ने त्यति बेला सम्भावना बढी भएको कारणले गर्दा फङ्गिसाइड दिनु पर्यो त्यसरी फङ्गिसाइड दिए पछि तपाईँको किटको लागि किटपतङ्हरूले नखाओस् भन्ने विचारमा चाहिँ तपाईँको हल्कासँगले तपाईँको म कम्ती मात्रा गरेर तपाईँको यो बेबिस्टन पनि स्प्रे गर्नु पर्छ अनि बेबिस्टन मात्र नभएर फङ्गसको लागि अब विशेष सान्सानो किटहरूको लागि अब तपाईँको विशेष रूपमा चाहिँ टाकुमी भन्ने एउटा दबाई पाउँछ तपाईँको त्यो दबाई त्यसमा मिक्स गरेर स्प्रे दिनु पर्छ अनि विशेष गरेर फेरि त्यो दुई चार दिन दुई चार दिन गरेर तपाईँको अन्तरालमा तपाईँको यो दबाई लगाउनु पर्ने विशेष हो तपाईँको ब्लाइटेस्टहरू भनिन्छ त्यसलाई ब्लाइटेस्ट अनि मेटकोको उचित रूपमा स्प्रे गर्नु पर्ने हुन्छ अनि जस्ट यो सेड घर बनाउँदाखेरिको विषय वस्तु चाहिँ के हो भनेदेखि तपाईँको वरिपरिबाट बारिसको मौसममा नआओस् भन्ने उद्देश्यले तपाईँ वरिपरि नाला खोला काटेर तपाईँको यो पहाड भेकमा त्यसरी अब पानीको उचित फ्याँक्ने व्यवस्था गर्नु पर्छ भित्र पस्नु दिनु भएन र विशेष तपाईँको विन्टरको लागि अब विभिन्न मौसम भन्नाले अब तपाईँको विन्टरको सिजनमा तपाईँको बारिसको मौसमदेखि विन्टरको सिजनमा तपाईँको सेड घर त्यही प्रकारले बनायो त्यसलाई नाला बनाउनु चाहिँ त्यति जरुरत छैन नाला बनाउनु जरुरत छैन त्यसलाई तर अब छहारीको चाहिँ तपाईँको शीतको प्रभावले गर्दा तपाईँको कालो लाग्ने ब्लाइट लाग्ने प्रोब्लमहरू देखा परेको खन्डमा चाहिँ तपाईँको त्यसलाई चाहिँ स्प्रे गर्नु ब्लाइटेस्ट त लगाउनै पर्यो तपाईँको मेटको पाइन्छ मेट मेटको अनि ब्लाइटेस्टको घोल बनाएर तपाईँको स्प्रे गर्नु पर्छ विशेष रूपमा अब त्यति बेलाको समयलाई चाहिँ अब त्यति दबाईको जरुरत पर्दैन अब त्यति बेला किटहरू साह्रै हुने कुरा त आएन त्यो किट नहुँदाखेरि चाहिँ विशेष तपाईँको किटको कारणले गर्दाखेरि तपाईँको कति कुरो क्षतिपूर्ति हुने कुरो खती त गर् गर्दैन तपाईँको अन्त यसको लागि अब तपाईँको यो किटहरूलाई चाहिँ त्यति जरुरी छैन त्यति बेला चाहिँ तपाईँको एकदम विशेष रूपमा फङ्गसको याद चाहिँ गर्नु पर्छ तपाईँको त्यति नै अन्त यस्तै कुरो याद गर्दै जानु पर्छ